नेपाली अब मानिस मानिसहरूले आफ्नो पहिचान र आफ्नो पनको भावना व्यक्त गर्नु चाहिँ अब अब जातपात भयो नाम भयो नाम जातपात बाट अब नेपाली मानिसहरूले आफ्नो पहिचान र आफ्नोपनको भावना व्यक्त गर्छ र भाषा प्रयोग चाहिँ कसरी गर्छ भन्दा चाहिँ अब उनीहरूको अब आफ्नो आफ्नो अब नेपाली पनि अब धेरै किसिमको हुन्छ अब बोल्ने तरिका फाल्टै हुन्छ कति गाउँ घरमा भाषाहरू अर्कै अर्को हुन्छ यो एउटा गाउँमा अर्कै हुन्छ अर्को गाउँमा अर्कै हुन्छ नेपाली मानिसहरूले चाहिँ अब पहिचान चाहिँ त्यही अब नाम भयो एउया जातपात भयो जातपात हौ त्यस्तोहरूबाट चाहिँ अब पहिचान गर्छ अन्त अब प्रयोग चाहिँ त्यही हो अब आफ्नो आफ्नो हुन्छ बोली बोलेर अब बोलेर थाह पाइहाल्छ अब नेपाली रहेछ नेपाली मानिसहरू रहेछ भनेर अब नेपाली भाषा सुन्ने बित्तिकै अब अहिले त बुझिहाल्छ सबैले